हेलो गुड मर्निङ साथी ए कहाँ कालेम्पोङमा छौ ए सुन न यो अब यो हप्ता त यो आउने हप्ता त सोमबार त अब दिइ हाल हाट हाम्रो यता हो अँ अन्त अब के गर्ने यो हप्ता आउँछौ कि के गर्छौँ हो कहिले आउने हो अब अस्तिको साल त मनाएको धुमधामले मनाएको हो

यसपालि नयाँ विशेष भनेको चाहिँ अब यसपालि चाहिँ एकदम के भन्छ माथिबाट जिटिए चिफ पनि आउने कुरा छ हो अनि एकदम सबै लाइभ एकदम लाइभ गर्ने हो एकदम लाइभ ऊ यो गरेर ड्रोन क्यामेराले मजाले गर्ने भएको छ अनि कालेम्पोङ के भन्छ हजुर एकदम धुमधाम मनाउने भएको छ हो अनि जिटिएले फन्ड पनि दिएको छ यसको लागि अनि अब धेरै पैसा रुपियाँ सब सङ्ग्रह भएको छ अनि एकदम सबै एकदम सबै तयारी मजाले गर्दैछ क्या मान्छेले हो साथी अँ त्यही त अब यो त चाड त अब दिइ हाल भाउजू हाट अब उहिलेदेखि अब मान्दै ल्याएको अब यो भनौँ कालेबुङ जिल्लाको एउटा के भनौँ एकदम छुट्टै एउटा संस्कृतिक विशेषता बोकेको हाट हो अब साथी अस्ति पनि आएको थियो अन्त अब आउँछौ भनेर आशा गरेर एकदिन जस्तो अगाडि आऊ न अब तिमी त त्यही सोमबारकै दिन आउँछौ हो यसपालि चाहिँ एकदिन अगाडि आऊ

हँ अँ हामी पनि भाग लिनुपर्छ यसपालि सल्लाह गरौँ न अब भोलितिर कल गर्नु नि गर्छु नि म ल सल्लाह गरौँ न ल मजाले ल ल ओके ओके हुन्छ राखेँ ल साथी